हेलो गुड मर्निङ ए कस्तुरी ट्रेभल एजेन्सी बोल्नु हुँदैछ ए हजुर हजुर हजुर हजुर मलाई हौ यहाँ हामी छ जाना साथीहरू थियो कि र हामी चाहिँ उता सिक्किम यसो ट्रिपमा जाउँ भनेर चाहिँ हाम्रो सरसल्लाह हुँदैछ त्यसले गर्दाखेरि हामीलाई एउटा चाहिएको थियो हौ छजनाको निम्ति ए हजुर त्यही त हामीलाई छजनाको निम्ति चाहिँ यसो अलिकति कम्फर्टेबल गाडी तपाईँहरूले कुन चाहिँ प्रभाइड गर्न सक्नुहुन्छ होला भनेर नि ए हजु हजुर हामीलाई बोलेरो भए पनि हुन्छ इनोभा भए पनि हुन्छ दुईवटामा एउटा कुनै एउटा गाडी चाहिँ हामीलाई तिन दिनको छ हौ हाम्रो ट्रिप कि त्यसको निम्ति चाहिँ तपाईँले काइन्डली हामी बुक गरौँ भनेको नि कति जस्तो लाग्छ यसो तपाईँले बताइदिनु सक्नुहुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हेरेर तपाईँले हामीलाई तिन दिनको लागि हो झट्टै हामीलाई कन्फर्म गरिदिनुहोस् ल हवस् त हुन्छ धन्यवाद